नमस्कार यहाँले यो फोन लिनुभएको छ एबिसी ब्याङ्कबाट र म ब्याङ्कका म ब्याङ्कको म्यानेजर बोलिरहेको छु कि मेरो बात असल राईसँग हुँदैछ नमस्कार असलजी के यहाँसँग दुई मिनटको समय छ ज्यू असलजी म देख्नसक्छु यहाँले हाम्रो ब्याङ्कसँग विगत सात वर्षदेखि सम्बन्ध रहेर आफ्नो मेरो आवाज आउँदैछ तपाईँलाई ज्यू यहाँले आफ्नो सात वर्षदेखि आफ्नो हाम्रो ब्याङ्कसँग तपाईँ सम्बन्धित हुनुहुन्छ हगी र यहाँले विगत एक वर्षमा गर्नु भएको पैसा रुपियाँको लेनदेनको समय आवधिलाई देख्दाहुँदी ब्याङ्कले यहाँलाई एक लोनको प्रावधान गर्ने भएको छ र यहाँलाई म थोरै यो लोनको विषयमा भन्न चाहन्छु यस लोन चाँहि यहाँलाई कुनै पनि विषयमा यहाँको व्यावसायमा होस् या आफ्नो नानीको पढाइको निम्ति होस् या कुनै पनि थोकको निम्ति ब्याङ्कले प्रावधान गरिरहेको छ र जसको भुक्तान अवधि पनि यहाँले कमभन्दा कम धेरै पनि होइन एकदमै कम मात्रामा उनीहरूले भुक्तान गर्नुपर्ने हुन्छ यसको इन्ट्रेस्ट पनि धेरै लागिरहे लाग्नेवाला छैन है अनि यहाँले लोन गरिसक्नु भए पश्चात पनि यहाँलाई ब्याङ्कबाट सुविधाहरू हामीले पुऱ्याउने छौँ सुविधाहरू दिने प्रयास गर्नेछौँ र यहाँले आज लगी एक वर्षभित्रमा यहाँले आफ्नो त्यो पैसा रुपियाँलाई जुनै पनि तरिकाले प्रयोग गरेर एक वर्षपछि मात्र यसको भरपाई गर्न पाउने प्रावधान रहेको हुँदा अनि यहाँलाई सम्पर्क गरिरहेको छु र असलजी के तपाईँ लोन लिनको निम्ति तयार हुनुहुन्छ म तपाईँलाई बताउन चाहन्छु यसले कुनै पनि कठिनाई चाहिँ हुँदैन तथापि यहाँले लोन लिइसक्नु भएको एक वर्ष पश्चात मात्र यहाँले यसको भरपाई गर्नुपर्ने हुन्छ अनि यो लोनको अमाउन्ट तपाईँ आफैले पनि रोज्न चा सक्नुहुन्छ तथापि ब्याङ्कले दिइरहेको लोनको रकम चाँहि पचास हजारदेखि माथि रहेको छ त यहाँले आफ्नो रोजाइअनुसारमा र आफ्नो आम्दामीअनुसारमा र आफूले तिर्न सक्नेअनुसारमा जति लिनसक्नु चाहनुहुन्छ त्यति लिन सक्नुहुन्छ हस् त त असलजी म यहाँलाई बताउन चाहन्छु यो फोनवार्ता अहिले रेकर्ड भएको छ यस उसलेहुँदा यहाँले आफ्नो मञ्जुर दिन चाहनुहुन्छ त असलजी भोलि तपाईँलाई थोरै पश्चात हाम्रा ब्याङ्कका कर्मचारीले फोन गर्नेछन् अनि भोलि कति बजी ब्याङ्कमा आउन पर्ने र के के दस्तावेज लिन पर्ने भनेर उनैले तपाईँलाई बताउनु हुनेछ कृपया ब्याङ्कमा आउनुहोला म तपाईँको सेवाको निम्ति उपस्थित रहनेछु हस् त असलजी अहिलेलाई मैले राखेँ भोलि भेटौँ